कालिम्पोङ जिल्लाको इतिहासबारे भन्नुपर्दा चाहिँ कालिम्पोङ जिल्ला चाहिँ पहिला सिक्किम देशको थियो होइन र त्यतिबेला चाहिँ सिक्किममा लेप्चा राजा थियो जसको नाम चाहिँ छ्योगेल थियो र सन उन्नाइस सय ए सरी अठार सय चौसठको एङ्ग्लो भुटान युद्ध र सिञ्चुला सन्धिमा चाहिँ कालिम्पोङको जम्मै भूभाग र सँगसँगै टिस्टा नदी अनि डुवर्सको भूभाग चाहिँ ब्रिटिस इन्डियामा गाभियो र यसै वर्ष कालिम्पोङको जम्मै भूभाग चाहिँ दार्जिलिङ जिल्लामा गाभियो र त्यतिबेला चाहिँ कालिम्पोङलाई एउटा टि ति तिब्बत इन्डिया सिल्क रुट ट्रेड पनि भनिन्थ्यो र यो किन भनियो भन्दाखेरि त्यतिबेला चाहिँ जिलेबा पासको नजिक भएकोले गर्दाखेरि तिब्बतसँग जोडिनु सजिलो भएकोले गर्दा त्यतिबेला ब्रिटिस इन्डिया र तिब्बतको व्यापार वाणिज्य सजिलो भएकोले गर्दाखेरि चाहिँ यो रुटलाई तिब्बत इन्डिया सिल्क रुट ट्रेड भनेर पनि भनियो र सँगसँगै कालिम्पोङमा जन्मिएका एकजना डम्बरसिँह गुरूङ जसले चाहिँ अखिल भारतीय गोर्खा लिग भन्ने एउटा राजनैतिक संस्था खोलेको थियो र त्यतिबेला चाहिँ भारतभरीका गोर्खाहरूलाई चाहिँ एउटा राजनैतिक सुरक्षाको खाँचो थियो र त्यही सुरक्षाको खाँचोले गर्दाखेरि चाहिँ डम्बरसिँह गुरूङले भारतभरी छरिएका गोर्खाहरूलाई चाहिँ अब एउटा राजनैतिक सुरक्षा हुनुपर्छ भनेर चाहिँ एउटा त्यो संस्था खोलेको थियो होइन अनि सर्वप्रथम त्यही संस्थाले नै अब भारतभरी छरिएर बसे बसेका गोर्खाहरूलाई चाहिँ अब राजनैतिक सुरक्षा मात्रै नभएर अब भारतका गोर्खाहरूको अब सामाजिक समस्याहरूदेखि लिएर आर्थिक समस्याहरूदेखि लिएर यी जम्मै कुराहरूलाई नै अब के भन्नु अब त्यो त्यस विषयमा अब चासो राखेर अब त्यो संस्था खोलेको थियो पछि अब यस संस्थाले अब कालिम्पोङ दार्जिलिङ जिल्लामा मात्रै सीमित नभएर होइन अब देसको विभिन्न प्रान्तमा अब जहाँ जहाँ गोर्खाहरू बसोबास् गर्छ त्यहाँ समेत अब खोलिदै गयो अब डुवर्ससम्मै खोलियो अब तपाईँको देहरादून भाग्सु जहाँ जहाँ अब दिल्ली जहाँ जहाँ अब गोर्खाबहुल क्षेत्रहरू छ त्यहाँ त्यहाँ नै अब यो संस्थाहरू खोलिए

त्यसो हुँदाखेरि अब यसले एउटा जिल्लाव्यापी खोलेको कालिम्पोङ जिल्लाव्यापी खोलेको संस्थाले भारतभरी नै एउटा एउटा वृहत एउटा संस्था बनेर गयो पछि अनि यस संस्थाले अब आन्दोलन अब राजनैतिक सुरक्षाको कुराहरू पनि उठायो यसले अनि पछि निकै पछिसम्म नै अब यो संस्थाले अब भारतीय गोर्खाहरूको एउटा राजनैतिक सुरक्षा हुनुपर्छ आफ्नै चिह्नारी हुनुपर्छ देशमा भूभाग हुनुपर्छ भनेर आन्दोलन गरिरह्यो र पछि समयसम्म नै अब यस संस्थाले भारतमा एउटा प्रभाव पारिरह्यो र अहिलेसम्म पनि यो संस्था अथवा यो पार्टी अहिले पनि दिगो माने दार्जिलिङमा बसिराख्छ दिगो छ यो संस्था र भारतीय गोर्खाको एउटा राजनैतिक इतिहासमा अब एभिजिएल अर्थात अखिल भारतीय गोर्खा लीगको ठुलो योगदान रहेको छ अब यस संस्थाले नै अब सर्वप्रथम भारतमा एउटा जातिय चिह्नारी अथवा राजनैतिक सुरक्षा हुनुपर्छ भनेर पहिलोपल्ट यसले आवाज अथवा उठान गरेको थियो र त्यसैले अब यो संस्थालाई चाहिँ एउटा अहिलेसम्मको इतिहासमा एउटा महत्त्वपूर्ण संस्था भनेर मान्न सकिन्छ